पश्चिम बङ्गालमा चाहिँ विशेष बोलिने भाषाहरू चाहिँ बङ्गला हिन्दी इङ्ग्लिस होइन त्यसमा नेपाली पनि आउँछ अन्तखेरि चाहिँ यहाँनेर चाहिँ अब प्रायः जस्तो चाहिँ अब आदिवासीहरू बस्दछ होइन चिया चिया बगान छ त्यसमा चाहिँ आदिवासीहरू बसेकाले गर्दा चाहिँ अब नेपाली स्कुलहरू चाहिँ पुरा कम्ती छ नेपाली पढाउने मिड मतलब सेकेन्ड ल्याङ्ग्वेज नेपाली हुने स्कुल चाहिँ पुरा कम्ती छ होइन हिन्दी स्कुलहरू पनि छ बङ्गला स्कुलहरू पनि छ है अन्तखेरि अब भाषा त अब जस्तो दार्जिलिङ कालिम्पोङको जस्तो भाषा हुँदैन रहेछ यहाँनेर होइन अब भिन्न हुन्छ बोली नै भिन्न हुन्छ म त अब कालिम्पोङबाट बिहा गरेर आएको यहाँनेर होइन फर्स्ट फर्स्ट अन्त त म त यहाँको मान्छेहरूको भाषा पनि बुझ्दिनँ थिएँ होइन अन्त बिस्तारै बिस्तारै अब मैले सिक्दै गएँ तर पनि अब यताको नेपालीहरूको पनि भाषा चाहिँ अब उताको सँग दार्जिलिङ कालिम्पोङको सँग मिल्दैन होइन अन्तखेरि अब म अब हामीले चाहिँ नेपालीहरूले चाहिँ नेपाली अब जुन चाहिँ स्कुलमा नेपाली सेकेन्ड ल्याङ्ग्वेज नेपाली हुन्छ त्यहाँनेर लगाउँछौँ किनभने नानीहरूले पनि अब नेपाली भाषा सिकोस् बुझोस् भनेर होइन लेख्नु सकोस् पढ्नु सकोस् भनेर अब अब बङ्गला पनि बङ्गला भएको पनि छ स्कुलहरू बङ्गला बङ्गला सेकेन्ड ल्याङ्ग्वेज बङ्गला भएको स्कुलहरू पनि छ धेरै होइन त्यसमा चाहिँ धेरै कम्ती छ नेपाली जुन चाहिँ नेपाली भाषा भएको स्कुलहरू चाहिँ धेरै कम्ती छ होइन अन्त